गाइडको लागि हेलो ए म म मरिया बोलेको बोलेको हो कालिम्पोङबाट अनि त्यहाँनिर म चाहिँ टुरिस्ट टुरिस्टको लागि अँ घुम्न आएको हो टुरिस्ट गाइडको लागि अनि तपाईँलाई कल गरेको नि के म कालिम्पोङमै छु त होटल होटल अर्किडमा बसेको छु हजुर ए हामी दसजना जति छौँ घुम्न हामी चाहिँ जाने चाहिँ ए अँ हामी चाहिँ जाने चाहिँ पन्बू जाने

एक हप्ता जति बसेर जाने कि अनि मन्डेतिर हुन्छ हो हजुर एक दिन कति पर्छ होला है है ए अँ

अनि गाडीहरू पनि हजुर अनि गाडीहरू पनि मिल्छ होला नि है रेट कति होला है है ए हन्ड्रेडहरू ए हुन्छ अनि होइन गाडीमा गएको गएको चाहिँ कति पर्छ दसजनाको चाहिँ रिजर्भ अँ रिजर्भ लाने नि त ए ट्वेन्टी फाइभ हन्ड्रेड ए अलिक कम्ती हुँदैन होला है हुन्छ टु थाउजन्ड जति गरिदिनु होस् न हो

ए हुन्छ ए हुन्छ त्यसो भए राखेको ल ए म फेरि कल गर्छु नि तपाईँलाई हुन्छ राखेको है